हेलो हजुर हजुर भन्नुहोस् हजुर हो हजुर हजुर हजुर हजुर हो हजुर मैले एक महिना यस्तो सर्च गर्दाखेरि चाहिँ त्यो रियलमीहरूको चाहिँ रहेछ होइन अनि म चाहिँ बुझ्नु खोज्दैछु कि के कस्तो छ अहिले अहिले चाहिँ कुन कुन आएको छ कुन कुन मोडलहरूतिर आएको छ भनेर चाहिँ सोध्न लगाएको छु पेसेन्स त होइन अब फोन चाहिँ टेन थाउजन्डको अन्डरै होस् होइन हुनु चाहिँ अब जुन चाहिँ राम्रो हुन्छ अब तपाईँहरूको हिसाबले अहिलेको टाइममा

क्यामरा चाहिँ राम्रो होस् ब्याट्री ब्याकअप राम्रो होस् हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए भनेपछि ए भनेपछि यो राम्रै होला हजुर ए ए त्यसको चाहिँ प्राइस रेन्ज चाहिँ कस्तो छ हजुर हजुर हजुर हजुर ए भनेपछि चाहिँ लगभग हजार रुपियाँ जस्तो चाहिँ एक्स्ट्रा हुने रहेछ बजटबाट हजुर ए ए साउमेको भन्नुभयो है रेडमी है य यसमा चाहिँ डिस्काउन्टहरू केही चलिरहेको छैन यसमा चाहिँ डिस्काउन्टहरू केही चलिरहेको छैन ए ए अहिले स्टोरमै यही छ भनेपछि योभन्दा त हजुर हजुर हजुर हजुर हुन्छ पोकोको चाहिँ फिचर्सहरू अलिकति भन्न सक्नुहुन्छ होला ए ए ए ए ए ए ल ल ल हुन्छ ल त्यसो भए म तपाईँ हुन्छ त्यसो भए म पछि हेरेर भन्दैछु नि ल हजुर हुन्छ थ्याङ्क्यु